राजाहरूको बारेमा भन्नुपर्दा चाहिँ अब हामीले सानोमा पढेको होइन सानो सानो क्लासमा पढेको इतिहास भन्ने किताबमा त्यति बेला अचम्म लाग्थ्यो क्या राजा भनेको के हो भनेर खालि अब लडाइँ गर्ने त्यो गर्नेहरू मात्रै भनेर अब हामी बुज्थ्यौँ होइन युद्ध गर्ने अब राजा भनेको त्यति बेला चाहिँ त्यो राजाहरू को नाम भन्दा चाहिँ मलाई एकदमै याद भएको अब कत्ति राजाको नामहरू त बिर्स्यो अब धेरै अगाडि पढेको होइन अब कत्ति राजाको नामहरू बिर्सियो जस्तै अब अहिले थाहा भएकोमा हुमायुँ बाबर अकबर औरङ्गजेब शेर साह अलेकजेन्डर पुरू रानी लक्ष्मीबाई शिवजी टिपु सुलतान अब यति भरिमा चाहिँ मलाई एकदम इन्सपायर गर्ने चाहिँ अब अलेकजेन्डर अब अलेकजेन्डर र पुरू जुन अब युद्ध भयो होइन त्यति बेला अब अलेकजेन्डरले पुरूलाई आब युद्धमा जितेको जितेर अब उसलाई कैद गरेर लग्यो अलेकजेन्डरले अब आलेकजेन्डरले कैद गरेर लगेपछि पुरूलाई अब अलेकजेन्डरले सोध्यो तिमीलाई म कस्तो प्रकारले राख्नु भनेर भन्दाखेरि चाहिँ पुरू चाहिँ आब यति साह्रो अब आँटिलो यति साह्रो निडर मान मान्छे अब यस्तो निडर राजा होइन उसले अब अरू राजाहरूलाई जस्तो पाराले अब राख्छ जस्तो पाराले इज्जत गर्छ मलाई पनि त्यस्तै पाराले इज्जत गर्नु भनेर भन्यो त्यसले चाहिँ अब पुरा मलाई इन्सपायर हुन्छ क्या अब मान्छे राजा भनेको चाहिँ राजै रहेछ होइन आफ्नो जग्गाबाट चाहिँ कहिले अब नहट्नु पर्ने रहेछ भन्ने कुरा चाहिँ अब बुझाउँछ जस्तै अब लक्ष्मीबाई सबैजनाले अब राजाहरूले कम्प्रमाइज गर्यो ब्रिटिसहरूसँग होइन सबै कुरामा अब उनीहरूले सहमत भयो उनीहरूको हिसाबमा बस्नुको लागि सहमत भयो तर लक्ष्मीबाईले चाहिँ पिठ्युमा नानी ढाडमा नानी बोकेर युद्ध गर्न आगाडि बढ्यो यति साह्रो साहसी त्यति बेलाको टाइममा होइन एउटा नारी यति साह्रो साहसी देखेर चाहिँ एकदमै अब इन्सपायर्ड हुन्छु क्या अब म उसले अब गर्नु मान्छेले जे पनि सक्दो रहेछ चाह्यो भने जस्तो उहाँले अब त्यति बेलाको टाइममा होइन एउटा लेडिज नारी त्यत्रो ठुलो युद्ध अब उसले ढाडमा नानी बोकेर गर्नु भन्ने कुरा अब इम्पोसिबल हो सोच्यो भने अहिले तर त्यो चिजहरू पनि उसले गरेको अब त्यो चाहिँ भयङ्करै इन्सपायर हुने कुराहरू चाहिँ अब मलाई लाग्छ